मैले खाना अर्डर गरेको थिएँ जोमेटोबाट र यसमा त टाइम तपाईँको इलेभेन एएम देखाइरहेको छ तर इलेभेन एएम काटिइसक्यो मैले मेरो सामानै पाएको छुइनँ मेरो सामान चाहिँ मैले फ्रेन्च फ्राइज र स्यान्डविच मगाएको थिएँ के प्रब्लमले होला मैले मेरो प्रडक्ट एकदमै ढिलो पाउँदैछु